मेरो चाहिँ अनलाइनबाट मैले जुत्ता मगा जुत्ता मगा जुत्ता मगाएको थिएँ त जुत्ता चाहिँ मलाई साह्रै मनपऱ्यो कि जुत्ता मैले मगाएको थियो जर्डन हो जर्डन के कम्पनीको पो मैले भुलिएँ मैले जर्डन जुत्ता चाहिँ मगाएको थियो एकदमै पुरै एकदम साह्रै मलाई मनपऱ्यो मेरो साथीभाइहरूले पनि ए भाइ तैँले जुत्ता कहाँबाट मगायौ दोकानमा कालचिनीमा छैन भन्यो तर मैले भनेँ तिनीहरूलाई हेर भाइ साथी हो मैले अनलाइन फ्लिपकार्डबाट मगाएको हो मैले अनलाइनबाट मगाएको हो आइज तिमीहरू सबैजना मनपऱ्यो भने सबैले भन्यो मलाई ए साह्रै राम्रो छ जुत्ता हो साह्रै राम्रो छ जुत्ता भन्यो अनि म मैले भन्यो अन्त ठिकै छ नि त राम्रो छ तिमीहरूलाई पनि भन् म मगाइदिन्छु तिनीहरूले भन्यो ए भाइ तँलाई यो जुत्तामा एकदम पुरा मजाको एकदम पुरा राम्रे देखेको छ कतैतिर जाँदा पनि तँ यही जुत्ता लगा मैले दुर्गापूजामा पनि मैले यही जुत्ता लगाएँ हो दुर्गा पूजामा पनि यही जुत्ता लगाइयो अनि र उतातिर जत्ता जाँदा पनि म त्यही जुत्ता अहिलेसम्म छ त्यो जुत्ता मेरो मतलब पुरा एकदम डिजाइनहरू ओके छ हेर्दा पनि नि स्टाइल मतलब मजाको छ स्टाइलहरू हो मजाको लाग्छ कि मलाई त्यो जुत्ता लगाएर एकदम हिँड्नु त्यति असुविस्ता छैन मजा लाग्छ एकदम हिँड्नु हो मलाई पुरा एकदम मजा छ तर केही असुविस्ता छैन त्यो जुत्ता चाहिँ खतरा भनौँ खतरा राम्रो छ हो खतरा भन्दा पनि खतरा राम्रो छ त्यो जुत्ता चाहिँ साह्रै मनलगाएर हो सबै त्यो एकदमै जुत्तै मनपर्यो साह्रै नै मनपर्छ त्यस्तो दामी कम्पनी रहेछ जोर्डन भन्ने चाहिँ मतलब पुरा एकदम मजाले टिक्ने क्या मतलब मतलब लुक मतलब पेन्टहरू लगाउनु पनि मतलब लुज पेन्टहरू लगाउनु पनि पुरा सुहाउने मजाले त्यत्ति केही अप्ठ्यारो नहुने पेन्टहरू हुँदा पनि मजा लाग्ने एकदम लगाउनु त्यही भएर त्यो जुत्ता चाहिँ ओके भन्दा पनि

मलाई भन्यो ठिकै छ नि त मैले पनि केबाट पायौ मैले भनेँ ए मैले त अनलाइनबाट मगाएको त्यो जुत्ता राम्रै छ पनि भन्यो तर तिनीहरूले ए मलाई पनि नि राम्रो त राम्रो लाग्यो मलाई पनि कहाँबाट मगाएको भन् भन् भन्यो तिनीहरूले अनि मैले अनलाइनबाट मगाएको नि त तिमीहरू अन्त के गर्ने त भन्दा उनीहरूले मलाई त राम्रो लाग्यो अब साथीभाइहरूले पनि सबैले मनपरायो राम्रो लाग्यो अरे अब साथी मैले भनेको मलाई त राम्रो लाग्यो साथीहरूलाई पनि राम्रै लाग्यो भन्यो हो साथीहरूलाई पनि राम्रो लाग्यो भन्यो अनि ठिकै छ नि त मलाई त मतलब त्यो राम्रै लाग्यो कि मलाई त्यो जुत्ता चाहिँ कस्तो दामी कम्पनीको रहेछ हो जर्डन मतलब मजाले मनपऱ्यो स्टाइलहरू त्यसको कलरसलर सबै राम्रै थियो सबै राम्रै लाग्यो पनि मलाई साथीभाइहरूले पनि पुरा मनपरायो मलाई हो त्यो जुत्ता मलाई दे न मलाई पनि लगाउनु भनेर एक दुई दिन पु पूजाको टाइममा त झन् सबै साथीहरूले माग्यो मलाई हो तर मैले त्यो जुत्ता चाहिँ पुरा मनपऱ्यो